हलो हजुर भन्नुहोस् न हजुर हो त भन्नुहोस् न के छ हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँलाई कहिले अहिले नै अर्जेन्ट चाहिएको कि भोलि पर्सितिर हजुर हजुर हजुर भोलि अहिले तपाईँको भोलिको लागि हुन्छ तपाईँको हजुर छ त सुक् सुक्खा दोकानहरू छ तपाईँको यो किलो सिस्टमभन्दा पनि यो सङ् गोटा सिस्टम जान्छ तपाईँको यो सन् सन्देश छ है जुलपी छ तपाईँको रसगुल्ला छ त्यसपछि गुलाबजामुन तपाईँको यस्तो यो गुलाबजामुन तपाईँले अब कति क्वान्टिटीमा लानु धेरै लानुहुन्छ भने तपाईँलाई धेरै सस्तो पनि पर्छ हो सस्तो पर्छ तर कम्ती क्वान्टिटीमा लानुभयो भने तपाईँलाई अलिकति मिलाइदिइहाल्छु म तपाईँलाई अब चिनेकै मान्छे हैन तपाईँको यो सानो यो सानो खाल्को यो ऊ यो गुलाबजामुन लानुभयो भने तपाईँलाई म सम् कतिवटा जस्तो चाहिएको थियो तपाईँलाई हजुर यो ठुलो रसगुल्ला गर्नुभयो भने तपाईँलाई अरूलाई बेच्ने दाम भनेको अब दस रुपियाँ गोटा तपाईँले अब ढेड सयवटा लानुभयो भने म सात रुपियाँमा गरिदिन्छु त्यहाँबाट यो सन्देश छ सन्देश पनि राम्रो छ बिचमा बदाम हुन्छ है त्यो ड्राई ड्राई ड्राई सुइटमा आउँछ यो चाहिँ अब छ रुपियाँ गोटा छ तपाईँलाई पाँच रुपियाँ गोटा हजुर हजुर त्यो हजुर त्यो छ रुपियाँ गोटा छ हैन तपाईँले अब धेरै क्वान्टिटी लानु हुँदैछ तपाईँलाई चार रुपियाँ गोटामा गरी गरिदिहाल्छु हैन चार रुपियाँ अब लास्ट हो अब तपाईँले अब जे सुकै भन्ला हैन छ रुपियाँ चाहिँ अब बेच्ने हाम्रो सेलिङ रेट हो तर तपाईँले अब धेरै क्वान्टिटीमा लानुहुँदैछ त्यही भएर अब चार रुपियाँमा चाहिँ लास्ट हाम्रो यहाँबाट उता चाहिँ हामीलाई अब नाफै हुँदैन नि त हजुर हजुर चार रुपियाँ गोटा चाहिँ लास्ट हजुर हुन्छ भोलि हैन भोलि है कति बजे आउनुहुन्छ भोलि हजुर हुन्छ हुन्छ तिन बजे है कहाँनिर भन्नुभयो ए हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ